हेलो नारायण दाइ बोल्नुभएको म दुर्गा दाजु बोल्दैछु भ भाइ कस्तो हुनुहुन्छ भाइको पनि अस्ति सुगर लेवल बढ्यो भन्दैथ्यो नि

माल रोडमा मैले पनि प्लानिङ त गर्दैथेँ अब यसो साथी भेटेँ भने चौरस्ता वाकमा बिहान जानुको लागि कि मेरो पनि अलिकति डक्टरले आज मेरो ब ब ब्लड टेस्टको रिपोर्ट आइपुग्यो कि मेरो पनि सुगर लेवल अलिकति त्यत्ति भए यसो चौरस्तामा घुम्न जाउँ है बिहान बिहान दुई तिन राउन्ड लगाउँदा भइहाल्छ नि है कति बेलातिर जाने हामी फोर थर्टी फाइभ त साह्रै बिहान भएन र सर तपाईँले भाइले यसो गरूँ न हामी साढे पाँचको समय मिलाउन है साढे पाँचमा गयौँ भने हामी साढे छ सात बजीभित्र फर्किने चाँजो मिलाउन एक घन्टा एक्ससाइज त वाक त राम्रै हुन्छ है त्यो त इनफ हुनुपर्ने है अनि चौरस्तामा त्यहाँ व्यायाम गर्ने जग्गा पनि छ हो त्यहाँ अलिकति व्यायाम पनि गरौँ हो अनि फर्केर आउँ न है त्यहाँ हामीले मर्निङ टी पनि त्यहाँ चौरस्तामै खाँदा भइहाल्यो एक्ससाइज गरिसकेर त्यहाँ आजकल त ग्रिन टी पनि पाउँछ नि है त्यहाँ

हजुर त्यही त अस्ति अस्ति त पानी परेर है भाइ साह्रो थियो नि त त्यति बेला त जान सकिने अब मौसमै थिएन है अहिले बिहान बिहान घाम लाग्दैछ नि दिन पनि राम्रो हुँदैछ म भ्याउँछु भाइ तपाईँ पनि भ्याउनुहुन्छ है लु न त भाइलाई म भनेपछि भोलि बिहान साढे पाँचमा ठिक्कै म भाइकोमा आइपुग्छु कि भाइ पनि रेडी भइराख्ने है साढे पाँचमा घुम्नु जाउँ न त है साढे पाँचमा ठिकै घरबाट निस्कौँ न त है हुन्छ भाइ लु भोलि बिहान भेटौँ है